मलाई चाहिँ अवश्य नै लाग्दैन खाना पकाउने काम चाहिँ केटीहरूको मात्रै हो भनेर केटीहरूले मात्रै पकाउनु पर्छ भन्ने छैन नि केटाहरूले नि पकाउँछ अहिले चाहिँ अब सबै बिहातिर भयो मरौहरूतिर भयो ठुल ठुलो पार्टीहरूतिर भयो अब अब केटीहरूले मात्र केटाहरूले पकाउँछ अब घरमा पनि अब केटीहरूले मात्रै पकाउनु पर्छ भन्ने छैन म त अब हाम्रो घरमा त सबै केटाहरूले नि पकाउँछ मेरो हस्बेन्डले नि पकाउँछ अब मैले मेरो छोरालाई पनि अब सिकाउँदैछु पकाउनु पकाउँछ अब बहिनीले नि पकाउँछु अब अब बहिनी त ऊ त अब छोरी भइहाल्यो होइन उसले नि उसलाई नि सिकाउँदैछु म पकाउनु अब होइन केटीले मात्रै पकाउनु पर्छ भन्ने छैन केटाले नि पकाउँछ अहिले त सबै अब केटीले मात्रै पकाउँनु पर्छ भन्ने छैन केटाले नि अब पकाउँछ सबैजाना अब मिलेरै पकाउँनु पऱ्यो अब पकाउँने काम त सबैले गर् मिलेरै गर्नुपऱ्यो